मैले एउटा बजारमा चाहिँ बेडसिट मन परेर किनेको थिएँ अन्त घरमा ल्याएर हेर्दा चाहिँ एकदमै राम्रो लाग्यो मनपर्दैन होला भनेर सम्झेको थिएँ भरे त्यसको डिजाइनहरू लुगाहरू पनि राम्रो रहेछ प्याटर्नहरू पनि राम्रो लागेर खुसी लाग्यो